अब म के अरे चार अक्टोबरको घटनाको बिषयमा भन्छु र चार अक्टोबरमा चाहिँ हाम्रो नजिकै टिस्टा भन्ने जगामा भयङ्कर एकदमै ठुलो फ्लड आयो र त्यो फ्लडमा मान्छेहरूको धेरै नै नोक्सान भयो पर त्रिवेनी दोभान भन्छ त्याँदेखि यता टिस्टा पुलसम्म पर के अरे उन्तिस मइलसम्म पुरा बिगार भयो त्यहाँ घरहरू बगायो मान्छेहरूको पनि लापता भयो मान्छेहरू कति मान्छे नै बगायो मान्छेले धन सम्पत्तिहरू केही निकाल्नु पाएन र घरहरू पनि अहिले छतिग्रस्त भएको छ कति त घरै छैन र अहिले त्यो जुन चाहिँ रोड लाइनमा भएको माथि माथि भएको घरसम्म भेटेर यसपाली टिस्टाको चाहिँ हालात पातला नै पारेको छ र अहिले सरकारबाट सहायता त अलिअलि हुँदैछ र पनि गाउँ गाउँलेहरूले पनि के अरे खाने कुराहरू हाडा भाँडा लुगा फाटाहरू सबै लगिदियो त्यहाँबाट अहिले सरकारबाट पनि अब आलिआलि पाउनेवाला चाहिँ छ पाइहालेको त छैन र त्यहाँको मान्छेको धेरै नै बिजोग भयो चार अक्टोबरको राती कति मन्छे भाग्नु पनि पााएन र के भन्छ मान्छेको सर सामानहरू केही निकाल्नु पाएन कागज पत्रहरू सबै गयो अब घरै त गयो भनेपछि त सबै कुरो गयो गाई बस्तुहरू पनि धेरै बगायो र त्यो घटना चाहिँ अब मेरो मैले देख्नुमा अब पहिला पाली देखेको हो त्यस्तो चाहिँ मैले अब म हुन त अब साठी एकसठ बर्ष पुगेँ र पनि त्यस्तो चाहिँ भएको मैले चाल पाएको थिइनँ र यसपाली चाहिँ त्यो चार अक्टोबरको राती चाहिँ हौ त्यस्तो भयो र मान्छेहरूको धेरै बिजोग भयो अब हेरौँ सरकारबाट अलिअलि साहयता पायो भने र पनि अहिलेसम्म सिलगडीको बाटो खोलिएको छैन कालिम्पोङ जाने बाटो खोलिएको छैन सिक्किम जाने बाटो पनि खोलिएको छैन सिक्किममा पनि धेरै मान्छेहरू बगायो सिक्किमबाटै बडेर आएको पानी रहेछ ड्याम फुट्यो भन्छ खोइ कताको ड्याम फुट्यो चुङथाङतिरको ड्याम फुट्यो अरे र त्यही पानीले गर्दा या हाम्रो नजिकै टिस्टा पनि घेरै बगायो त्यही हो यो घटना चाहिँ त्यस्तो भयो